अनि अहिले त बिभिन्न नेपाली भाषामा मनोरञ्जनको निम्ति कार्यक्रमहरू युटुबहरूतिर लगाउने गर्दछन् अनि त्यसलाई हामी धेरैचोटी अनि धेरै प्रकारले हामी त्यसलाई हेर्ने गर्दछौँ त्यति मात्र होइन हामी अन्य भाषा बिशेष चाहिँ हिन्दीका विभिन्न टिभी च्यानलहरू युटुब च्यानलहरूबाट पनि हामी मनोरञ्जन लिने गर्दछौँ तर सर्वप्रथम चाहिँ हामी आफ्नो नेपाली भाषामा अहिले त प्रायः प्रायः प्रायःकोमा युटुबहरू चलाउने गर्दछन् अनि त्या मनोरञ्जनका कार्यक्रमहरू आउने गर्दछन् गीतको कार्यक्रम आउँछ डान्सको नृत्य प्रतियोगिता आउँदो रहेछन् अनि गीतको प्रतियोगिताहरू विभिन्न प्रकारको हाँस्य कार्यक्रमहरू पनि युटुबतिर प्रसस्त मात्रामा नेपाली भाषामा या स्थानीय युटुब च्यानल चलाउने टिभी च्यानल चलाउनेहरूबाट हामी मनोरञ्जन लिने गर्दछौँ अनि त्यहाँबाट उब्रिएको समय चाहिँ हामी कोही बेला हिन्दी भाषाको राष्ट्रीय स्तरको हामी टिभी टेलिभिजनका कार्यक्रमहरू पनि हेर्ने गर्दछौ